हेलो भन्नुस् हजुर हजुर एघार माइल घिउ छ छ सौ रुपियाँ अनि छुर्पी छ दुई सय बिस अनि चिज चाहिँ अलिक महँगै छ हौ हजार रुपियाँ छ हौ हजुर हजुर हजुर हजुर हजुर अब तपाईँले मगाएको अनुसार कति कति किलो हुन्छ अब कहिलेसम्म चाहिन्छ त्यो डिटेल्स भन्नु भयो भनेदेखि अलिक डिस्काउन्ट त गरिन्छ नि अलिक बेसी बेसी लगेकोमा त अब तपाईँलाई कहिले चाहिन्छ त्यो टाइम दिएर भन्नु पऱ्यो अनि त्यो टाइम दिएर बनाउँदाखेरि चाहिँ अब उमालेको दुधको चाहिँ अलिक अमिलो हुन्छ काँचो दुधको चाहिँ मिठो हुन्छ अनि काँचो दुधको छुर्पी बनाउँदा चाहिँ अलिकति महँगो पर्छ है

ओहो उसो भएदेखि तपाईँले के अरे बिहाकै लागि राम्रो नै चाहिन्छ भनेदेखि चाहिँ तपाईँले काँचो छुर्पीकै दुधकै छुर्पी लानु भयो भने चाहिँ राम्रो हुन्छ त्यो चाहिँ अमिलो हुँदैन उमालेको दुधको चाहिँ अमिलो हुन्छ अनि मेरो त फार्म छ नि दस बाह्रवटा त गाई नै छ घरमै अब यो काम गर्नेहरू छ अन्त दुना गाई नै दसवटा जस्तो छ गोरु नै चार पाँचवटा छ अनि त्यही त्यही दुधकोले नै म उयोसहरू गरिदिन्छु त्यही आफ्नै घरकै दुधले नै बनिन्छ बाहिरको त म कलेक्ट गरेको छुइनँ अहिलेसम्म त अब हजुर होइन अब तपाईँले ठाँउ भनिदिनु भयो भनेदेखि चाहिँ म त्यही ठाँउमा चाहिँ पुऱ्याउनु लाइदिन्छु अब तपाईँ यहाँ टाढै बस्नु हुँदोरहेछ अन्त तपाईँले भन्नुहोस् न यो ठाँउमा राखिदिनु भनेर

बिस तारिक उन्नाइस तारिक कि बिस तारिक भन्नु भयो ए ए हुन्छ हुन्छ हुन्छ बिहान म एट थर्ट्टीमा चाहिँ पुऱ्याउने कोसिस गरिदिन्छु नि हवस् हवस् हवस् हवस् थ्याङ्कयू